र विशेष केशको लागि चाहिँ कपालको लागि चाहिँ अदुवा पानीले नुहाउने गर्दछन् अनि कपाल झर्ने बिमारहरू यसको रोकथाम हुँदछ भने कपाल नभएको न झरेकाहरूलाई पनि अदुवाको पानी लगाएर त्यसलाई डेली लगाउनु गर्दाखेरि केश पलाउने गर्दछ भनेर यो घरेलु दबाईहरू प्रयोग गर्ने गर्दछन् भने अनि प्याजको छिल्काहरू पनि भिजाएर त्यसको पानीले दैनिक नुहाउनु सकियो भने चाहिँ त्यसको कपाललाई राम्रो गर्छ भनेर त्यसको उपचारहरू गर्छ जसरी छाला स्किनको लागि चाहिँ छालाहरूको लागि चाहिँ जङ्गली विभिन्न प्रकारको झार पातहरू जस्तो शरीरमा चोटहरू लाग्यो भने पनि बनमारा त्यो दलेर त्यो छालाको निम्ति घाउको लागि निको हुनको लागि त्यो घरेलु उपचार छ अनि जस्तो आगोले पिल्सियो छाला पिल्सियो भने घिउ कुमारीको एउटा बोट हुन्छ त्यसलाई लाउने गर्दछ त्यसले चिसो ठन्डा बनाउने गर्दछ भने त्यसले निको पर्ने काम पनि गर्दछ अनि आफ्नो अनुहारलाई सफा बनाउनुको लागि चाहिँ मौरीको मह अनि र विशेष दुधको क्रिमहरू र दही र कागती मिसाएर अनुहारमा बिहानी बिहानी दल्नाले आफ्नो अनुहार सफा रहने यो घरेलु उपचार घरेलु उपायहरू यसरी गर्दछन्